कानुनी कागजहरूको बारेमा भन्नुपर्दा यो प्राप्त गर्न त एकदमै अब राम्रो छैन मेरो अनुभव गाह्रो नै छ हाम्रो अब कागज लिनु त बेसी कागजात लिन त बेसी टाढा जानु पर्दैन कागजातहरू भन्नुपर्दा प्राय प्राय सबै नै कागजातहरू अहिले साह्रो नै छ प्राप्त गर्नु धेरै दिनहरू लगाइदिन्छ अनि अहिले अनलाइनले गर्दा चाहिँ जुन जुन ऐ अनलाइनहरू हुन्छ त्यो चाहिँ अलिकति छिटो हुन थालेको छ